र हिजो अस्ति मात्रै एउटा ज्याकेट किनेको कम्पनी त एडि एडिडासको थियो र अब साह्रै राम्रो लागेर अलिक ज्याकेटको खाँचो पनि भइरहेको थियो अहिले जाडो बढ्दै गएको छ होइन अन्त अब त्यही भएर ज्याकेट किन्न आएको थिएँ अन्त ज्याकेट किनेर पनि लगेँ अन्त दुई दिन लगाएर मजाले घुमेँ फेरि अन्त धोएको थिएँ धोएर त खै अलिक कस्तो कस्तो लाग्यो भरे तिन दिन चार दिनमा त त्यो फाट्दै आएको सिलाई त निस्किँदै आएको रहेछ अन्त हेर्दा लेख्दा त एडिडासै छ भरे त डुप्लिकेट मालै किनाइ भएछ अन्त अब यसको उपाय पनि केही छैन अब किनिहालियो अब के गर्नुपर्ने अब